अँ मैले चाहिँ एउटा सामान मगाएको थिएँ कस्मेटिक जुन यो हाम्रो नाइकाबाट एउटा फेसवास मैले अर्डर गरेको थिएँ त्यो चाहिँ मलाई के लाग्यो भने यो अरू अब यता अफलाइन किन्दाखेरि अलिक उसमा पनि थियो अनि त्यो मैले युज गरेँ अँ एकदमै राम्रो लाग्यो मलाई त्यो प्रडक्ट अनि अब फेरि पनि मैले कुनै कस्मेटिक या प्रडक्टहरू चलाएँ भने चाहिँ त्यही चलाउँछु त्यो चाहिँ एकोलोजिकाको थियो अनि त्यो चाहिँ यो समर सिजनको लागि एकदमै राम्रो एकदमै मोइस मोइस्टराइजर ज्यादा भएको एकदमै हाइड्रेट अनि यो मलाई एकदमै राम्रो लाग्यो त्यो प्रडक्ट